हेलो हेलो हजुर सबै पाइन्छ लड्डु जुलपी मिस्टी हजुर छ सौ रुपियाँ केजी छ सौ रुपियाँ

हजुर हजुर पाउँछ बर्थडे केक पाउँछ पाउँछ पाउन्डको साढे तिन सौ कहिले पठाइदिनु पर्ने कहाँ पठाउनु पर्ने हजुर अँ केक चाहिँ केक चाहिँ कति पाउन्डको तपाईँलाई हजुर अँ केक चाहिँ एक पाउन्डको त सानो हुन्छ त कति पाउन्डको पठाउनु पर्ने कतिजना नानीहरू छ केक त केक दुई पाउन्डको चाहिँ ठिकै हुन्छ हौ हुन्छ हुन्छ सबै कुरा मिलाएर म पाउँछ पाउँछ सुक्खा मिस्टी हजुर हुन्छ सबै मिलाएर चाहिँ दुई हजारको हुन्छ टोटल होइन घरमै पठाउनु पर्छ नि ह होइन घरमै पठाइदिन्छु म ए हुन्छ हुन्छ हुन्छ हुन्छ